हजुर सर के हेल्प गर्नसक्छु तपाईँको हजुर तपाईँलाई होटेल चाहिएको हो बस्नुहुन्छ हजुर ए सर तपाईँलाई यो होटेल चाहिँ एसीवाला चाहिएको हो कि नन् एसीवाला एसी एसीवाला चाहिँ अब तपाईँको फ्यामिली बस्ने खालको चाहिँ तपाईँको अब कति दिन बस्नु भन्नुभयो हप्ता दिन है ए हजुर हजुर एसीवाला चाहिँ तपाईँलाई अब परिवार बस्ने हो भने हप्ता दिनको लागि अब तपाईँको यस्तो हो आठ हजार पर्छ इन्क्लुड फुड पनि बुझ्नुभयो बिहानको ब्रेकफास्ट पनि उपलब्ध गराइन्छ अनि त अब हउ डी डिनर त हुन्छै हुन्छ अनि त लन्च पनि हामी प्रोभाइड गर्छौँ त्यो आठ हजारमा एक हप्ताको लागि हो भने नन् एसी चाहिँ सर तपाईँको पाँच हजार पर्छ त्यसको लागि चाहिँ तपाईँले फुडिङको लागि चाहिँ यस्तो हुन्छ ब्रेकफास्ट त हामी दिइहाल्छौँ बे ब्रेकफास्ट र लन्च अनि त डिनरको लागि चाहिँ एक्स्ट्रा तपाईँले पन्ध्र सय रुपियाँ बुझाउनुपर्ने हुन्च अनि त तपाईँलाई अब जे फाइदा लाग्छ सुविधा लाग्छ त्यसमा बस्न सक्नुहुन्छ अनि त यहाँ तपाईँको अब रुममा अब तपाईँको एकदम राम्रो पनि छ रुम अब तपाईँको परिवार बस्ने खालको छ दुइटा बेडरुम छ अनि त एउटा हल छ अनि त किचन पनि छ अब टोइलेट बाथरुम अटेच छ अनि तपाईँको एसी पनि छँदैछ अर्को कुरो के भने तपाईँलाई त्यहाँ खा अबो बिहान त्यही अब ब्रेड अन्डाहरू चियाहरू दिन्छ अब ब्रेकफास्ट अलिअलि अनि त तपाईँको आफ्नो इच्छाअनुसार हुन्छ अब लन्च चाहिँ के गर्नुहुन्छ अब भेज ननभेज अब कस्तो किसिमको खानुहुन्छ त्यो चाहिँ आफ्नो ऊ योमाथि डिपेन्ड हुन्छ अनि त अब उता चाहिँ तपाईँको डिनर चाहिँ अब प्रपर ननभेज अनि त अब भेजहरूलाई पनिरहरू यस्तो प्रबन्ध गराइन्छ त्यस्तो अर्डरभन्दा पनि सर अब यो होटलमा चाहिँ एउटा के सिस्टम छ भन्दा चाहिँ अब कतिजना चाहिँ अब आउँछन् यहीँ बसेरै अब जहाँ हामी खाना प्रोभाइड गर्छौँ यहाँ यसरी टेबल कुर्सीमा बसेर खानेहरू छन् अनि त अब अर्को कुरा चाहिँ अब तपाईँ यदि रुममै मगाउनु हुन्छ भने चाहिँ तपाईँले त्यो ल्याउने मान्छेलाई चाहिँ एक्स्ट्रा टिप्स दिनुपर्यो किनभने अब उनीहरू पनि धेरै व्यस्त हुन्छन् त्यो अब धेरै कामहरूलाई अब पछाडि राखेर अब तपाईँहरूको सेवामा अब उनीहरू अब ऊ यो हुन्छन् तपाईँले अब के तपाईँलाई के सुविधा लाग्छ कस्तो गर्दा चाहिँ तपाईँलाई फाइदा हुन्छ त्यो कुरा आफैँ बुझ्नुहोस् अनि त मलाई भन्नु नि कम्ती भन्दा पनि सर यस्तो हो अब ए तपाईँ त अब थाह छँदैछ अब यो पहिलोचोटि होइन यो दोस्रोचोटि आउनुभएको हो अनि त तपाईँलाई अब मेरो अब पुरानै कस्टमर हो भनेर तपाईँलाई मैले अब यतिको डिस्काउन्ट गरेरै भनेको यदि अरू हुनु हो भने चाहिँ अब एसीवाला चाहिँ म दसै लिन्थेँ किनभने तिनै टाइम खाना प्रोभाइड गर्नुपर्छ रुममा टिभी एसी अब चल्छ फेरि वाइफाई फ्री छ तपाईँको अनि त यस्तो सबै कुरा सुविधा छ अनि त त्यही भएर चाहिँ तपाईँलाई मैले आठ गरेको अब तपाईँ मेरो पुरानै चिनाजाना हो तपाईँलाई म पाँच सय रुपियाँ चाहिँ डिस्काउन्ट गरिदिन्छु नि त साढे सात हजारमा यसो मिलाउनुहोस् बस्नुहुन्छ भने एसीवाला ए ल ल हुन्छ हुन्छ सर भइहाल्छ म मिलाइदिन्छु नि तपाईँ चिन्ता नगर्नुहोस् ल अहिलेलाई राखेँ हुन्छ